को को बोल्नु भयो ए हजुर हजुर भन्नुहोस् न ए हजुर हजुर हजुर हजुर ए हजुर एकदमै दाजु एकदमै अहिले सन्दुक पनि बिस्तारै बिस्तार हाम्रो सन्दुक सुन्नुभएको होला अलिक फेमस आउँदैछ रिपोर्टहरू अब बिस्तारै चल्दैछ हामीले ट्रेकिङ गराइ पनि सक्यौँ होइन बाहिरको यतै हाम्रो लोकल छ नि हाम्रो अहिले यहाँ एउटा रमाइलो सन्तुक भन्ने हाम्रो बेस केम्प बनाएको छौँ हो त्यहाँ तपाईँ कतिबजी निस्किनुहुन्छ कालिम्पोङ त्यही हिसाबले त्यहाँ एक रात स्टे गऱ्यो हो त्यहाँ टेन्टहरू लगाएको छौँ एकदम माथि रुखमाथि टेन्टहरू ओछ्याएको छौँ होइन त्यहाँ बस्नु सक्नुहुन्छ त्यसपछि तपाईँ भोलि गाउँ भिजिट ए गाउँ बस्तीतिर हिँड्नुहुन्छ कि ट्रेकिङ गर्नुहुन्छ कि फोरेस्ट या अथवा खोला जङ्गल त्यस्तो हजुर हजुर हजुर हजर ए हजुर एकदम भइहाल्छ दाजु कि तपाईँहरू यसो गर्नुहोस् भोलि आउनुहोस् अलगडाबाट तिन किलोमिटर यताबाट उँधो सन्तुक जाने जाने एउटा बाटो छ हो त्यहाँ ड्राइभरहरूलाई सोध्यो भने भइहाल्छ अनि आउनुहोस् रमाइलो सन्तुक कहाँ छ भनेर सोध्नुहोस् हो सिधा त्यहाँ ल्याइदिन्छ गाडीले त्यसपछि हामी त्यहाँ भेट भइहाल्छ त्यहाँदेखि बात गरौँ न तपाईँ खोला हिँड्नुहुन्छ कि गाउँ पस्नुहुन्छ कि तपाईँलाई जस्तो मनपसन्द छ हामी त्यस्तै ट्रेकिङ गराइदिन्छौँ नि क्याम्पमा हो के गर्नु टेन्ट टेन्टहरू हामी मिलाइदिउँ कि तपाईँहरू ल्याउनुहुन्छ खर्च हुन्छ हाम्रै टेन्ट खानापिना हाम्रै हुन्छ एक रातको बाह्र सौ दिनुहोस् न अब तपाईँ हामी के यताको आफ्नै त रहेछ अँ सबै खानु त्यसमै तपाईँको ब्रेकफास्ट लन्च डिनर सबै हुन्छ तर त्यो होटेल सिस्टमको हुँदैन अब ट्रेकिङमा त अलिक ऊ यो नै हुन्छ होइन अलिक अँ अँ त्यही त एक हजुर हजुर एकदम एकदम पाउँछ एकदम हाम्रो प्राय सब्जीहरू पनि अर्ग्यानिक हुन्छ हो आउनुहोस् न भइहाल्छ

ए हजुर ए हुन्छ हुन्छ एकदम तपाईँहरूलाई स्वागत छ आउनुहोस् न हवस्